अब मलाई यो गीत गाउनु स्टेजकोमा चाहिँ नर्भसनेसको कुरा गर्दा चाहिँ अब मलाई चाहिँ पहिला पहिला चाहिँ अब पुरा डर लाग्थ्यो गीत गाउनु सक्दिनथेँ गर्दा चाहिँ बा म सक्दिनँ कि भन्ने डर लाग्थ्यो त्यहाँदेखि अलिक गीत गाउँदै जाँदा गीत गाउँदै जाँदा चाहिँ अब निकै बानी भयो तर एकदिन एकतालको चाहिँ अब मलाई के भएको छ भनेदेखि चाहिँ अब मैले चाहिँ पुरानो गीत रोजेको थिएँ त्यतिबेला चाहिँ अब मैले पुरानो गीत रोज्दाखेरि चाहिँ अब मलाई भा ला मलाई चाहिँ अब सक्दिनँ भा यो गर्नु म गीत गाउनु पो सक्दिनँ कि भन्ने डर लागिरहेकोथ्यो त्यो चाहिँ प्रायः जस्तो पुरानो पहिलाको गीत हो अब त्यो चाहिँ गुलाम अलीको गीत थियो अन्त उहाँले त्यो चाहिँ चाहिँ गीत गाउनु हुन्थ्यो अन्त उहाँको गीतमाले चाहिँ मैले लिएर चाहिँ म पनि सक्छु किन सक्दिनँ भनेर चाहिँ गर्दाखेरि चाहिँ मलाई त्यति बेला चाहिँ पुरा नर्भस भएको थिएँ म म त्यो नर्भस हुँदाखेरि चाहिँ ला म सक्दिनँ होला अब मलाई डर लाग्छ भनेर भन्दा चाहिँ त्यहाँदेखि त्यो गीतको लागि चाहिँ म गाउनु चाहिँ स्टेजमा जाँदाखेरि चाहिँ मैले स्टार्टिङ मात्रै गरेको थिएँ अलिकति त्यो गान गाजलु ती भन्ने गुलाम अलीको स्वर थियो उहाँको अन्त मैले त्यो अलिकति स्टार्ट मात्रै गरेको थिएँ यत्ति साह्रो मलाई त स्टेजबाट चाहिँ यत्ति साह्रो ब्याकग्राउन्ड यति राम्रो आयो कि अब म चाहिँ सक्छु त्यहाँदेखि चाहिँ भन्ने भयो म चाहिँ अब त्यस्तो नर्भस भएको मान्छे त मलाई त स्टेजमा जानु पनि मलाई त आँटै आएको थिएन अन्त जब मैले त्यो स्टार्ट गरेँ त्यहाँदेखि गीत गाउनु थालेँ त्यहाँदेखि गर्दा चाहिँ मलाई भयो मान्छेले ए मान्छेले मैले सक्ने रहेछु भनेर चाहिँ त्यहाँदेखि चाहिँ मैले त्यसरी उयो गाएँ त्यो गीत गाइसकेँ राम्रै भयो मलाई त्यसको विषयमा चाहिँ त्यतिकोमा चाहिँ मलाई पुरा नर्भस भएको थियो मलाई पुरा एकदम म त ला सक्दिनँ होला अब म गर्नु सक्दिनँ रहेछु यो कुराहरू भनेर चाहिँ मैले भएको थियो तर मैले सकेँ पछाडिबाट मान्छेले चाहिँ मलाई यत्ति साह्रो उयो गर्नु सपोर्ट गर्नुभयो मैले चाहिँ राम्रै गाएछु भनेर चाहिँ भनेर चाहिँ अब त्यो सम्झिएँ मैले मलाई चाहिँ त्यति चाहिँ नर्भस भएको थियो त्यो कुरामा चाहिँ